नर्तकीहरू मैले देखी नै रहेको छु गाउँ घर बजार बस्ती बाटोतिर नाचिरहेको तिनीहरूको नाच मलाई साह्रै मनपर्छ रमाइलो लाग्छ तिनीहरू नाचेको देख्दाखेरि साह्रै रमाइलो लाग्छ नाचेको देख्दा अन्त तिनीहरूकोबाट मेले के प्रेरणा पाएँ भन्दाखेरि चाहिँ लजाउनु कहिल्यै हुँदैन आफ्नो कला लुकाउनु हुँदैन आफ्नो कला अरूलाई देखाउनु पर्छ आफ्नो कला देखायो भने उनीहरूले पनि माया गर्छ हामीलाई क कला देखाउनु पर्छ लजाउनु कहिल्यै हुँदैन अन्त फेरि नाच्नु पर्छ तिनीहरू जस्तै लजाउनु कहिल्यै पनि हुँदैन अन्त मैले तिनीहरूकोबाट धेरै प्रेरणा पाइरहेको छु लजाउनु हुँदैन भनेर आफ्नो कला देखाउनु पर्छ मान्छेहरूको सामु भनेर